नेपाली मानिसहरूले आफ्नो पहिचान र आफ्नोपनको भावना व्यक्त गर्नको लागि चाहिँ कथा कविताहरू लेख्छन् गीतहरू लेखेर चाहिँ आफ्ना मनका भावनाहरू पोख्छन् अन्त आफ्नो मनमा जति जे भएका त्यो सबै भएका उनीहरूले कविता कथाहरूतिर पनि लेख्ने गर्छन्